अहिलेको समयमा आलिपुरद्वारमा धेरै नै डा धेरै नै सुविधा भएको छ र नम्बर वन पहिलाको समयमा गाडीघोडा पाउँदैनथियो हैन र घोडागाडीमा हिँड्नुपर्थ्यो र गा ऊ यो घोडागाडीतिर हिँड्नुपर्थ्यो र अहिलेमै नम्बर वन गाडीहरू निस्केको छ र धेरै धेरैभन्दा धेरै धेरै सुविधा भइरहेको छ आलिपुरद्वारमा पहिला ड्राइभिङहरू हुन्थिएन अहिले ड्राइभिङहरू हुनुथालेको छ टिचिङ हुन्थिएन टिचिङ पनि कम्ती मात्रामा हुन्थ्यो र अहिले टिचिङ निस्केको छ टिचिङमा कम्प्युटर क्लासहरू हुन्छ हैन अरे धेरै एक्स्ट्रा क्लासेसहरू निस्केको छ एग्रिकल्चर प्रोड प्रोड्युसहरू पनि धेरै राम्रो भइरहेको छ र सेभिङ्सहरू पनि धेरै राम्रो भइरहेको छ र मान्छेले अहिले सेलिङ सेलिङ्सहरू पनि धेरै राम्रो कमाउनु सकिरहेको छ र सेल्सहरू पनि धेरै राम्रो हुन्छ पहिलाको भन्दा अहिले अलिपुरद्वार धेरै नै डेभ्लोप भइरहेको छ हैन पहिलाको जस्तो हामी हिँड्नुपर्थेन अहिले पहिलाको मान्छेको जस्तो दुख गर्नुपर्दैन र अहिले धेरै सुविधा नै भइरहेको छ पहिला ड्राइभिङहरू पनि हुन्थिएन टिचिङ पनि कम्ती मात्रामा हुन्थ्यो एग्रिकल्चर प्रोड्युसहरू पनि राम्रो हुन्थिएन सेलिङ्स पनि राम्रो हुन्थिएन र अहिले सेलिङ्स पनि पुरा राम्रो हुन्छ एग्रिकल्चर प्रोड्युस पनि पुरा राम्रो हुन्छ ड्राइभिङ पनि राम्रै राम्रो हुन्छ अहिले धेरै प्रोड्युस भएको छ पहिला घोडागाडीमा हिँड्नुपर्थ्यो अहिले जस्तो हामी घोडागाडीमा हिँड्नुपर्दैन अटो टोटोहरू पाइरहेको छ त्यही नै डेभ्लोप भएको छ टिचिङ पनि हाम्रो क्लासहरू हुन्छ अहिले स्कुलहरूमै पुरा पुरा ऊ यो प्रोड्युस भएको छ